हेलो भन्नुहोस् न हजुर हजुर हजुर मेरो मिठाई द हजुर कुन कुन मिठाई चाहिएको तपाईँलाई

घिउको लड्डु चाहिँ छ घिउको दाम अलिक बढेकोले गर्दा त्यसको चाहिँ अलिक महँगो छ पाउँछ

हजुर खजुरको मिस्टी छ

कटुवा निम्की छ छ छ हजुर तपाईँको कहिले आज अर्डर दिनुहोस् न कहिले चाहिने हो दुई दिन पछाडि आज बिहिवार आज बिहिवार शुक्रवार शनिवार चाहिने रहेछ तपाईँलाई

त्यसमा कटुवा निम्कीमा त भुजुरी पनि मिल्छ नि त्यो भुजुरी पनि मिलाउनु

अम् बर्फी जुलापी जुलापी होइन सन्देशहरू हुन्छ नि सन्देशहरू बर्फीहरू अन्त सुगर फ्रीको पनि छ मिस्टीहरू हजुर

हजुर हजुर हजुर हजुर लड्डु त छैन सुगर फ्रीको मिस्टी चाहिँ छ हजुर ए हुन्छ दस रुपियाँ गोटा पर्छ तपाईँलाई अलिक मिलाइदिन्छु नि अब त्यत्रो धेरै लानुहुने रहेछ तपाईँलाई आठ रुपियाँ लगाइदिन्छु नि ल होम डेलिभेरी हुन्छ तपाईँले लोकेसन बताइदिनुहोस् न

हजुर हजुर ए

हुन्छ हुन्छ मेरोमा चाहिँ एकदम राम्रो छ राम्रो छ हुन्छ हवस् शनिवारको लागि होइन त हुन्छ

हुन्छ हुन्छ हुन्छ हवस् अझै एउटा छ